अहिले रियालिटी सोमा आउने यो सङ्गीतिक कार्यक्रमहरू म हेर्छु मलाई इन्ट्रेस लाग्छ किनभने आफू पनि सानो हुदाँ स्कुल टाइममा अलिअलि त्यसरी गायन क्षेत्रमा गाइन्थ्यो गाउनु मन लाग्थ्यो र कतिवटा ठाउँमा गएँ प्रोग्राममा गायौँ पनि र यो साङ्गीतिक क्षेत्रमा इन्ट्रेस भएकोले गर्दा अहिले मैले हेर्दाखेरि चाहिँ मलाई अब पहिलाको प्रशान्त तामाङ प्रकृति गिरी यिनीहरूको गायन एकदमै राम्रो लाग्छ त्यहाँदेखि अहिले फिलहालमा हेर्दाखेरि चाहिँ अहिले जिटिभीबाट आउने यो अलबर्ट काबुको हेर्छु उसको उसको गीतहरूले मलाई एकदमै इम्प्रेस पाऱ्यो एउटा सुदुर ठाउँबाट गएको एउटा नानीले पनि आफ्नो ठाउँबाट गएको कति राम्रो वहाँ गएर आफ्नो गायन क्षेत्रमा जमाएको देखेर मलाई एकदमै खुसी लाग्छ र मो पुरा इन्करेज गर्छु उनीहरूलाई अब यस्तै हाम्रो भित्र भित्र लुकेको यो यस्तो कलाहरू गएर अब बाहिर ठाउँमा ठुलो ठाउँमा गएर सबैलाई दर्शाउन पाएकोमा चाहिँ म हाम्रो नानीहरूलाई एकदमै गर्व गर्छु